म चाहिँ हउस वाइफ हो है र म चाहिँ अब घरकै कामहरू गर्छु अब घरमा परिवारहरू हुन्छ होइन परिवारमा अबब सासू हुनुहुन्छ सासूलाई खाना पकाउनु यतात्यता गर्नु छोरा स्कुल पढ्छ अन्त के पो अरे अब म काम चाहिँ के गर्छु भनेदेखिलाई कमानमा हिँड्छु है

त्यति नै हो अब अहिले घरमा छु घरमै बस्छु घरको अब यसो खानासाना घरकै दिनुफिनु अब यसरी गर्छु घरकै कामहरू गर्छु